स्विमिङ हजुर स्विमिङको लागि चाहिँ धेरै फिट्नेसहरू हुन्छ र यसको लागि चाहिँ नि निकै प्र्याक्टिस गर्नुपर्छ र यो एक दिनमा सिकिने काम होइन र स्विमिङ गर्नुको लागि चाहिँ धेरै प्र्याक्टिस चाहिन्छ बिस्तारै बिस्तारै सकिन्छ गर्नलाई र स्विमिङले चाहिँ हाम्रो बडीलाई एनर्जेटिक बनाउँछ र हाम्रो जिउलाई एकदमै फिट्नेस राख्छ किनकि हामी पौडी खेल्दा हाम्रो हात खुट्टा सबै बडी एक्टिभ हुन्छ र मजाले काम दिन्छन् अन्त मजाले पौडी खेल्छन् र बडीलाई पनि रिलेक्स हुन्छ र बडीमा जति पनि पेनहरू भएको हुन्छ त्यसलाई पनि अलिक आराम दिन्छ र अन्त स्विमिङ गर्यो भने चाहिँ निकै धेरै फाइदाहरू पनि छन् हाम्रो बडीको लागि होइन अन्त त्यहाँदेखिको स्विमिङ गर्दा चाहिँ सास फेर्नु चाहिँ बिस्तारै फेर्नुपर्छ र आरामले फेर्नुपर्छ सास चाहिँ एकदमै शान्तिसँगले आफ्नो माइन्डलाई फ्रेस गरेर र प्र्याक्टिस पनि चाहिन्छ यसको लागि चाहिँ प्र्याक्टिस गर्नुपर्छ यसको लागि धेरै बिस्तारै सास फेर्ने र फ्याँक्नुको लागि धेरै योगाहरू पनि गर्नुपर्छ स्पेसली सास फेर्नको लागि प्र्याक्टिस गर्नुपर्छ र सासहरू एक मिनेटसम्म कतिजनाले त धेरै मिनटसम्म पनि रोक्न सक्छ र उनीहरूको हेबिट पनि हो र उनीहरूले प्र्याक्टिस गर्छ सास फेर्नुको लागि उनीहरूले बिस्तारै बिस्तारै फेर्छ सासहरू स त्यहीलाई त्यही भएर राम्रो पनि हुन्छ उनीहरूलाई र उनीहरूले सास फेर्नु आरामले सक्छन् जत्तिसुकै मतलब कि जत्तिसुकै स्विमिङ उनीहरूले लामो गरे भने उनीहरूको बडी छिट्टै थाक्दैन र एनर्जेटिक हुन्छ स्विमिङ चाहिँ यस्तो राम्रो जिनिस हो नि आफूले चाह्यो भने मजाले स्विमिङ गर्नु सकिन्छ र हाम्रो बडीलाई एकदमै फिट्नेस धेरै धेरैभन्दा पनि धेरै राम्रोहरू हुन्छ र स्विमिङ गर्दाखेरि भरे काहीँ केही भयो भने मान्छे कतिजना अब कतिजना फ्लडहरू आएर मर्छन् होइन खोलातिर त्यसलाई अब आफूले देखिहाल्यो भने आफूले स्विमिङ सिकेको छ भने उनीहरूलाई बचाउन सकिन्छ त्यो पनि हो र हेल्पफुल हुन्छ आफ्नो लागि त हेल्पफुल भयो भयो र अर्काको लागि पनि हुन्छ आफू पनि त काहीँ खोलातिर जाँदैछ भने मतलब स्विमिङहरू खेल्नु अलि अचानक ठुलो पानी आएर केही भयो भने पनि आफ्नो जिउलाई एकदमै बचाउन सक्छ स्विमिङले गर्दा चाहिँ र सास सास चाहिँ एकदमै आरामले फेर्न सिक्नुपर्छ